हाम्रो नेपालीहरूको सांस्कृतिक उयोसमा चाहिँ कपडा लुगाहरू चाहिँ हाम्रो केटीहरूको चौबन्दी चोलोहरू हुन्छ केटाहरूको दौरा सुरुवालहरू हुन्छ अनि यो हाम्रो कलाहरू अन्त यो उयोहरू चाहिँ डम्फु मादलहरू हो